म रूस्तम अली म आज अलिकति राजनैतिक विषयमा चर्चा गर्नेवाला छु के छ भन्दा अहिले दुई हजार तेइस चलिरहेको छ र अहिले चाहिँ हाम्रो भाजपा भाजपाको चलिरहेछ हाम्रो भाजपाको सरकार छ है दुई हजार तेइसमा र हामीले आजको नौ आजको नौ वर्ष अगाडि हामी हेऱ्यौँ भनी दुई हजार चौधसम्म चाहिँ हाम्रो कङ्ग्रेसको सरकार थियो है र यो दस वर्षमा जबदेखि हाम्रो भारत देशमा बिजेपी भाजपाको सरकार आयो हामी हेर्न सक्छौँ हाम्रो भारत देश पहिलाभन्दा निकै उन्नति गर्न उन्नति गर्दैछ है दुई हजार चौधसम्म अब जस्तै हामीले हामीलाई थाहा छ दो हामी स्वतन्त्र पाएदेखिन् नै उन्नाइस सय सैतालिसदेखिन् नै हामी कङ्ग्रेसको राजमा थियौँ है हाम्रो भारत देशमा कङ्ग्रेसको सरकार थियो र हामीले उन्नाइस सय सैतालिसदेखिन् दुई हजार चौधसम्म चाहिँ हामीले हाम्रो भारत देशमा कङ्ग्रेसले नै राज गऱ्यो है र हामीले त्यो समयको त्यो समयको सिच्युवेसन त्यो समयको अवस्था र अहिले जुन चाहिँ दस वर्षमा जुन चाहिँ भाजपाले गरेको जुन चाहिँ भाजपाले गरेको कार्यहरू हेर्दा हामीले निकै चिज छुट्ट्याउनु सक्छ है अब पहिला कस्तो अब हामीले यातायातकै साधन हेऱ्यो भने पहिला रोडहरू कस्तो थियो अहिले रोडहरू कस्तो हुनु हुँदैछ हुँदैछ एजुकेसनको फिल्डमा मतलब निकै फिल्डमा नै हाम हामी अहिले भारत देश अहिले निकै उन्नति गरिरएको छ हामीले अब कङ्ग्रेस सरकारमा त्यति राम्रो थिएन अब हामी नाइनटीन नाइन्टी नाइन नाइन्टी नाइन्टीतिर हामीले ग्लोबलाइजेसनहरू त्यस्तो भयो त्यो चाहिँ राम्रो कुरा हो त्यो कङ्ग्रेस सरकारमा पनि भयो तर जुन चाहिँ यो दस सरकारमा भाजपा सरकारले गऱ्यो मलाई लाग्छ प्रधानमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले निकै निकै परिवर्तनहरू लाएको छ हाम्रो भारत देशमा निकै फिल्डमा हामीले हुनु सक्छ इन्डस्ट्रिलाइजेसनदेखिन् लिएर एजुकेसन ट्रान्सपोर्टेसन बिजिनेस आफै र इन्टरनेसनल रिलेसन्स पनि हामीले अहिले राम्रो मजाले हामीले निभाउँदैछौँ है सो म यही भन्छु कि जुन चाहिँ यो दस सरकार छ दस वर्षको जुन चाहिँ भाजपाले हाम्रो भारत देशमा सरकार चलायो उन उनीहरूको राजमा चाहिँ हाम्रो भारत देश धेरै उन्नति गऱ्यो र उन्नति गर्छ पनि